हेलो ए हजुर सुभाष दाजु बोल्नु भएको हो ए हजुर हाम्रो आजको गाइड तपाईँ नै हुनुहुन्छ होला है ए हजुर हजुर आज हामी घुम्ने बिहान ए हजुर आज हाम्रो नि घुम्ने सेड्युल कस्तो छ होला कहाँ कहाँ घुम्नु पर्ने भनेर नि बिहान मर्निङमा कति बजी निस्किनु पर्ने अनि बेलुका कति बजी आठ बजी ए हजुर आठ बजीदेखि चाहिँ कहाँ कहाँ जानु पर्ने

हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर

हजुर हजुर ए हजुर हजुर

ए हुन्छ हुन्छ हुन्छ त हवस् हजुर छैन छैन त्यतिमै बेलुका हुन्छ होला है त्यतिमै ढिलो हुन्छ होला कि होइन त्यति नै होस् न कि हामी भनेपछि एट बजी आठ बजी त रेडी भइराख्नुपऱ्यो है हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हवस् हुन्छ राखेँ हुन्छ